मैले चिनेका धेरैजना यस्ता मानिसहरू छन् जसले कलेज डिग्री हासिल गरेका छन् र उनीहरूले जुन प्रकारले कलेज डिग्री हासिल गरेका छन् मलाई लाग्छ तिनीहरूले एकदमै राम्रो काम गरेका छन् तिनीहरूले तिनीहरूकै लागि मात्र नभएर हाम्रो समाज गाउँ जाति र देशका निम्ति पनि एउटा साक्षरता वृद्धि गर्ने काम गरेका छन्